अहिले चाहिँ अब बिरुवाहरू चाहिँ हाम्रो यहाँ कालिम्पुङमा चाहिँ अब दुई तिनवटा दोकान खोलिएको छ त्यो दोकानहरूमा चाहिँ अब बिरुवाहरू सबै पाउँछ मलहरू सबै पाउँछ अन्त म चाहिँ त्यहाँबाट ल्याइकन चाहिँ अब रोप्छु अब दोकानमा गएर अब के भन्छ अहिले कुन चाहिँ सिजन अब सिजन अनुसारको फुल कुन चाहिँ छ दिनुहोस् न भनेर मागेपछि उनीहरूले यो छ यो लानुहोस् यो अहिले सिजनको फुल हो भनेर दिनुहुन्छ अन्त त्यो ल्याएर चाहिँ म यहाँनिर रोप्छु अब अहिले दस रुपियाँ बिस रुपियाँ तिस रुपियाँ अब फुलको दाम हेरी हेरी चाहिँ अब दिन्छ अब त्यसरी ल्याएर चाहिँ अब म अलिअलि रोप्छु